हेलो हरि दाजु म बाख्राकोटबाट बैनी बोलेको सालिनी बैनी अनि मलाई हजुरको गाडी चाहिँ रिजर्व गर्नु थियो र हजुरले यसो मलाई प्राइसहरू भनिदिनु भएको भए राम्रो हुन्थ्यो है र सानो गाडी चारजना अँट्ने गाडीलाई कति लिनुहुन्छ हजुरले र ठुलो गाडी आठजनासम्म अँट्नेमा कति लिनुहुन्छ मलाई यसो भनेर हेरेर मलाई भनिदिनु होस् है दाजु